हातले बनाएको कपडाहरू बजारका रेडीमेड कपडाभन्दा कसरी अलग हुन्छ भनेदेखि हातले बनाएको कपडाहरूमा जस्तो हातले बुनेको हुन्छ त्यसमा के अरे तातो तातो पनि हुन्छ र रेडीमेड कपडा त अब ऊनी जस्तो तातो हुन्न त्यही लागि त्यसमा भिन्नता हुन्छ फेरि बजारमा रेडीमेड कपडाहरूकै ठुलो बजार भए तापनि किन मानिसहरूले अझै पनि सिलाएकै नै किन्न मन मन पराउँछ किनभने बजारमा बजारमा धेरै किसिमका डिजाइन डिजाइनका कपडाहरू पाइन्छ र हातले सिलाएकोमा त्यति साह्रो डिजाइनको कपडाहरू पनि हुन्न अनि त्यही लागि मान्छेहरूले के अरे बजारकै सिलाएको कपडा मन पराउँछ